मैले खाना पकाउनु सानैदेखिन्को सिकेको हो सबै मेरो परिवारले नि खाना पकाउनु मिठो पकायो भनेर सबैले खुसी हुन्छन् छोराछोरीले पनि आमाले पकाए को खानापिना खुसी हुन्छन् मेरो सासू बिहा भएर आएर पनि मैले सासूससुरालाई पनि खाना पकाएर खुवाउँदाखेरि आज मेरो बुहारीले कस्तो खाना मिठ्ठो बनाइछे भनेर भन्नुभयो मेरो जेठाजु देवर नन्द सबले मन पराउनु भयो खाना पकाएको मिठो भयो भन्यो

आमाबाउले पनि सबै मिठो भन्यो खाना पकाको सानैदेखिन्को सिकेको मैले दस वर्षदेखिन् सिकेको खाना पकाउनु